हजुर ए मैले चाहिँ म चाहिँ यहाँ बाहिरबाट आएको हो म चाहिँ यता कालिम्पोङ घुम्ने भनेर सोचेको थिएँ हो अन्त मेरो साथीहरू यहीँ कालिम्पोङकै हो नि त अन्त यहाँ प्रोगाम हुँदैछ हामी अर्गनाइज गर्दैछौँ नि त प्रोगाम साथीहरूलाई हल्का सरप्राइज फङ्सन दिनुको लागि अन्त म कतिवटा तपाईँको नम्बर पाएँ त्यो कल्चर कुन्नी के गुगलमा सर्च गर्दाखेरि कल्चरल अन्त अलिकिति हेल्प चाहिएको थियो तपाईँकोबाट यहाँ यहाँको कल्चरको बारेमा अलिकिति केही रिलेटेड यताको ड्रेस कस्तो गीतहरू हुन्छ अब त्यस्तो अलिकिति आइडिया दिनु सक्नुहुन्छ हामी त्यो फङ्सन त्यतिकै त्यस्तैअनुसार अर्गनाइज गर्छ नि हजुर हजुर हजुर हजुर ए यताको मेन कल्चर ड्रेस चाहिँ कुन के हो दौरा सुरुवाल अन्त केटीहरूको चाहिँ

ए चौबन्दी चोली चौबन्दी चोली भनेको चाहिँ त्यो साडीहरू टाइपको है हजुर हजुर हजुर हजुर

हजुर अर्को ओर्नामेन्ट्सहरू तपाईँलाई थाहा छ केही ए मैले सुनेको थिएँ पोते कि केहरू भन्ने पनि हुन्छ नि डान्स गर्दा लाउँछ है त्यो पनि डान्स गर्दा लाउँछ है हजुर अन्त गीतहरू चाहिँ

हजुर हुन्छ मेरो साथीहरू पनि छ कि पहिला सल्लाह गरेर अब अरू नै गीतहरू पनि अहिले त ड्रेसहरू भइहाल्यो गीतहरू अझै सल्लाह गरेर म तपाईँलाई इन्फर्म गर्छु नि ल

ए हुन्छ म अहिले सल्लाह गरेर कल गर्छु नि ल ओके